हेलो तपाईँ सधैँ दुध लिएर आउने किरण दिदी बोल्नुभएको ए हजुर आजको दुध ताजा नै थियो आज ल्याइदिएको दुध ए होइन यो दुध खानु बित्तिकै मेरो छोरी त कस्तो बिरामी भयो भयो हो अनि आजको दुध त अन्त यसो सुँघेको त कस्तो कस्तो कस्तो गनाउँदै थियो अन्त फेरि कस्तो पात्ला न पात्ला थियो त आजको दुध त अचम्भ भयो त अन्त मेरो नानी कस्तो बिरामी भयो फेरि त्यो दुध खाने बित्तिकै बिरामी भयो अरू के खुवाएको भन्द पनि त्यो दुध खाने बित्तिकै उसलाई त कस्तो साह्रो पाऱ्यो त अन्त ए होइन त्यो दुध कस्तो गनाउँदै पनि छ आजको उल्टी पनि गरेको गरेको छ कहाँबाट ल्याउनु हुन्छ दुध बासी दुध त बेच्नु भएन होला नि मलाई फेरि यो तपाईँकोमा सत्तर रुपियाँमा अन्त किन्छु अरू जग्गा त साठीमा पनि बेच्छ तर तपाईँको राम्रो हुन्छ भनेर सत्तर रुपियाँमा म सधैँ किन्छु होइन आज त फेरि अरू बेला त्यस्तो हुँदैन तर आज त के भयो त्यो दुध ए तपाईँ एकपल्ट तपाईँ तपाईँ नै ल्याउनु हुन्छ र दुध ला अनि उसो भए तपाईँले त देख्दैन त्यो दुध भनेपछि केही त मिलावटहरू त गरेको थिएन होला नि दुधमा होइन फेरि आज केही त्यस्तो केही खुवाएको पनि छुइनँ घरकै खाना मात्रै खाएको नानी त्यो दुध यसो उमालेर दिएको त त्यो दुध खाने बित्तिकै फेरि एकैछिनमा उसलाई त के के हुनु थाल्यो उल्टीहरू गरेर भुँडी दुख्यो भनेर त्यहाँदेखिको यसो त्यो सुँघ्दा त कस्तो नमिठो गनायो फेरि आजको दुध कस्तो पातला न पातला थियो अरू बेला फेरि त्यस्तो हुन्थेन हो मलाई पनि यसो हेर्दा त कस्तो कस्तो लाग्यो खै अँ हुन्छ त्यसो भए पनि एकपल्ट त्यो दुधको सोधिदिनु न तपाईँको त्यहाँ ल्याइदिने मान्छेहरूलाई अँ हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ हुन्छ राखेँ